हाम्रो गाउँघरमा भन्नुपर्दा चाहिँ मेरो चाहिँ बजार हो अनि मेरो यहाँ चाहिँ पुरा होटलहरू छ तर अब मेरो दार्जिलिङ पर्यो त्यहीँबाट यहाँनिर पानीको एकदम असुविधा छ त्यही भएर म पर्यटकहरूलाई भन्छु यस्तो मतलब सन्देश दिन चाहन्छु कि उनीहरूले आफ्नो लुगाहरू ल्याएर यहाँ पानी नभएको जग्गामा अब होटलतिर मिसयुज गरिदिई रहेको हुन्छ पुरा पानी वेस्ट भइरहेको हुन्छ अनि म पर्यटकहरूलाई त्यही भन्न चाहन्छु कि प्लिज त्यसरी लुगाहरू ल्याएर यत्ति यत्ति लुगाहरू ल्याएर यहाँनिर आएर धोएर होइन होटलमा एकदम गन्दगीहरू मैलाहरू पारिदिएर प्लास्टिकको बोतलहरू फ्यालिदिने त्यस्तोहरू चाहिँ नगरिदिनु होस् अनि एउटा समस्या चाहिँ के छ भन्दा पानी एकदम पानी यहाँको मेन समस्या नै पानी हो पानी पाउँदैन पानीको स्रोतहरू पनि अहिले हिजोआज पुरा सुकेर गएको छ त्यही भएर एकदम कम्ती चलाइदिनु होस् कम्ती युज गरिदिनु होस् पर्यटकहरूलाई म मेरो यही रिक्वेस्ट गर्छु कि पानीलाई चाहिँ एकदम ध्यानमा राखेर तपाईँहरू यहाँ घुम्नआउँदा पनि एकदम पानीलाई चाहिँ एकदम ध्यानमा राख्नुहोस्